रेखा बहिनी सुन न मैले एउटा साडी किनेको थिएँ कि अस्ति त्यहाँ हो स्ट्यान्डको छेउमा छ नि सोसाइटी स्टोर त्यहाँबाट ल्याएको कि सेलमा पुरा निकालेको रहेछ अहिले त बजारभरि सेलैसेल हो बिचराहरू अनलाइनले गर्दाखेरि चाहिँ अब दोकानहरूको मसिनो दोकानहरूको बिक्री नभएर होला हो थुप्रो लुगाहरू निकालेको छ त्यसमा चाहिँ सोसाइटीमा चाहिँ साडी मात्रै निकालेको छ हो अन्त मैले चाहिँ एउटा ल्याएँ हो म त कोही कोही बेला मात्रै लाउँछु तिमी त म प्रायः साडी लगाएको देख्छु गएर किन न हौ कस्तो राम्रो छ प्रिन्टहरू पनि त्यस्तै राम्रो हो अन्त कपडा पनि त्यो साटन साटन टाइपको छ कि चिप्लो चिप्लो हल्का टाइपको अन्त मैले लाउनु त लाएको छुइनँ हो हल्का बस्छ होला जस्तो लाग्यो मलाई मज्जाको रहेछ कि तिमी पनि किन तिम्रो साथीहरूले पनि अरूले पनि किन्छ भने भनिदेऊ न तिमीलाई त स्कुलहरू जाँदाखेरि डेली युजमा साडी लगाएको देख्छु नि त हो किन न ल अन्त मलाई भन है कस्तो लाग्दोरहेछ ल मलाई चाहिँ एकदम मनपऱ्यो कि अन्त तिमीलाई कहिले भनौँ भइरहेको थियो आज भेटेँ नि त हो अन्त भनिहालेको